ए होइन तपाईँले नै गर्नु भएको थियो त अन्त ब्याक् कल गरेको थिएँ

त्यो यता यता टोइलेट र यता बाथरूममा चाहिँ त्यो कल लिकेज भइरहेको रहेछ हो अन्त तपाईँ आइदिए भने राम्रो हुने थियो भनेर नि उम् लिएको छुइनँ नि हजुर हजुर

हजुर अरू ठाउँको ठिकै छ कि यसो गर्नुहोस् कि अहिले लिस्ट बनाएर तपाईँ कहिले भ्याउनु हुन्छ पठाइदिइ राख्नुहोस् हो अन्त म भ्याएको बेलामा ल्याइहाल्छु नि अन्त हुन्छ हुन्छ

हुन्छ हुुन्छ